हलो यो हप् यो हप्ता नि खेतीपाती विषयमा के के लाउनुपर्ने हो टमाटरहरू मुला होइन मुलाहरू टमाटरहरू छर्नुपर्ने खेतालाहरू लाउनुपर्ने अनि त बारीहरू निगोडगाड पारेर खनजोत पनि गर्नुपर्छ के गर्नुपर्ने खेतालाहरू पाइन्छ पाउँछ अँ अँ ए अन्त के अरे ती खेताला लाएपछि छरछार पारेपछि त अनि त वरिपरि बेरबार पनि पार्नुपर्छ त कुखुरा बाख्राहरू आउँछ अन्त त्यसको लागि चाहिँ बाँसहरू केहरू यसो जुटाउनु पऱ्यो त अनि त यसको इन्तजाम कसरी गर्नु हो

ए अँ खेतालाहरू पाइन्छ होला हो है ल त्यसो भने यो हप्ता रोपिहालौँ ल ल त्यसै गर्नुपर्छ होला किनभने समयले साथ दिन्न समयले टाइममै लाउनुपर्छ नि त ठिकै छ होइन ल ल खेतलाको इन्तजाम गर्दै गर नि ल ल ल अनि त खाजापानीहरूको खाना हो खाना खाजाहरू पनि त दिनुपऱ्यो नि खेतालालाई के किन भातै दिनु कि केही सब्जीहरू केहीहरू के मिलाउनु

छ प्रबन्ध मिल्छ रोटीहरू बनाइदिनुपर्छ होला हौ है कतिजना जस्तो लाग्छ खेताला

छर्नुलाई हो कतिजना चाहिँ खेताला लाग्छ भनेको सात आठजनाले हुन्छ

मासु त दिनुहुँदैन हो सब्जी दिँदा हुन्छ खाजामा होइन अँ अँ अँ त्यसै गरौँ न हैन ऊ यो ल ल खाजापानीको व्यवस्था पनि राम्रोसँग गरिदिनुपर्छ किनभने ऊ यो टिचरहरू नै हुन्छ खट्नु खानुलाई हो ल ठिकै छ त्यसो भने खेताला बन्दोबस्त गर न त ल ल ल ल